बिहान बिहान कुदियो भने जिउ राम्रो हुन्छ मर्निङ वाक गर्नु यस्तो कुद्नु जानु उयो सधैँ कुदियो भने जिउ त्यति भारी महसुसहरू हुँदैन यस्तो सधैँ कुदियो भने कहिले थकावटी हुँदैन फेसतिर पनि राम्रो आउँछ ग्लो आउँछ यस्तो पढाइतिर पनि मन लाग्छ यस्तो कुदियो भने वाक गऱ्यो भने जिउहरू पनि फिट हुन्छ यस्तो दिमागहरूमा पनि प्रेसर आउँदैन लामो सास लिएर हिँड्न कुद्नु यस्तो कुदेर आफ्नो भारी कामहरू गरेर पनि त्यति थकावट हुँदैन कुदियो भने कुदिरह्यो भने आफ्नो दिमागहरू सबै फ्रेस हुन्छ अनुहारहरू बोडीहरू सबै फ्रेस हुन्छ कुदियो भने तपाईँ कुदेर पनि केही गर्नुसक्छ तपाईँ कुद्यो भने यस्तो मर्निङ वाक यस्तो केही आसनहरू गरियो भने पनि राम्रो हुन्छ यस्तो सबैले कुद्छ यस्तो गर्छ मर्निङ वाकहरू गर्छ अनि यस्तो काम गर्दा पनि केही मिल्छ यस्तो स्पोर्टहरू गऱ्यो भने स्कलरसिपहरू पनि पाउँछ अनि कुद्नु सधैँ जानुपर्छ अब कुद्यो भने स्पोर्टहरू गर्दामा पनि सरकारले एउटैपटक केही नोकरीहरू पनि दिन्छ स्पोर्टमा जस्तो स्कलरसिपहरू पनि दिन्छ कुद्दाखेरि उनी सरकारले यतै केही कामहरू पनि लगाउँछ कुद्दा कुद्दा अगर तपाईँहरू यस्तो कुदेर केही गर्नसक्नु जस्तो लाग्छ भने तपाईँले कुद् कुदेर नै केही पाउँछु जस्तो लाग्यो भने तपाईँ यस्तो स्कलरसिपहरू पाउँछ यस्तो इन्डियाको लागि वर्ल्डकपहरू पनि जित्नसक्छ स्पोर्टमा यस्तो कुद्यो भने थुप्रै पाउँछ मेडलहरू पनि केकेहरू पाउँछ तपाईँ स्पोर्टमा राम्रो छ भने तपाईँ प्र्याक्टिस गर्दै रह्यो राख्नु तपाईँ कुद्नुमा यस्तो स्पोर्ट छ भने मा पनि कति सेकेन्डमा कुद्नुहुन्छ भने यता सरकारबाट केकेहरू दिन्छ यस्तो ट्रफीहरू अनि